मैले बाइक चलाउँदा हेल्मेट हरू लाउनुपर्छ अनि गाडीको पत्रहरूमा के के भन्दा ड्राइभिङ लाइसेन्स पल्युसन इन्सुरेन्स हुनैपर्छ बाइकको र बाइक जति स्पिड दिएको हुन्छ त्यति स्पिडमै बाइक हामीले कुदाउनु पर्छ नभए भयङ्कर दुर्घटना हुन्छ अहिले अहिलेको केटाहरूको देखासिकी गरेर बाइक कुदायो भने दुर्घटनाहरू हुन्छन् र बाइक चाहिँ हामीलाई जति स्पिडमा कुदाउनु भनेर साइन दिएको हुन्छ त्यति स्पिडमै कुदाउने हामीले हुनुपर्छ नत्र भयङ्कर दुर्घटनामा कसैले ज्यान गुमाउन प गुमाउनु सक्छ र बाइकको एक्सिलेटर चाहिँ मठार्नु हुँदैन प्रायः हामीले बिस्तरी नै कुदाउनु पर्छ र हामीले गर्दा अरू कसैको ज्यान नगुमाओस् उसको परिवारलाई दुःख नपाओस्